भारतीय समाजमा धर्मको विशेष अनि महत्त्वपूर्ण स्थान छ सनातन धर्म विश्वकै सबैभन्दा पुरानो धर्म हो मानव सभ्यतालाई दिशा दिने कार्य सनातन धर्मले गर्दै आएको छ मानवलाई मानवसँग जोड्ने संस्कृति पनि हामी सनातनकै भित्र पाउँछौँ विभिन्न मत पूजा पद्धति भएका पनि भारतीय समाजमा धर्मले मानिसहरूलाई एक सूत्रमा बाँध्ने कार्य सफल रूपमा गरेको छ भारतीय सनातन वैदिक धर्म विश्वकै सर्वश्रेष्ठ धर्म हो भन्नुमा कसैलाई आपत्ति नहुनु पर्ने धर्मले मानिसलाई अनुशासित बनाउँछ अनि मानव जीवनको परम लक्ष्य प्राप्त गर्नुमा सहायता गर्दछ अन्य धर्म जस्तै क्रिस्टियनिटी इस्लाममा पनि धेरै धेरै राम्रो विचारहरू छन् जसले मानव सभ्यतालाई आज शीर्ष स्थानमा पुऱ्याउने कार्य गरेको छ क्रिस्टियन धर्ममा गरिब दुःखीहरूको सेवा शिक्षाको निम्ति उनीहरूको योगदान सराहनीय छ विविधतामा एकता कायम राख्न मानिसहरू सर्वप्रथम त सहनशील बनिनु अति आवश्यक छ साम्प्रदायिक सदभावना एक अर्काको निम्ति मनमा राख्नु पनि धेरै आवश्यक छ